मैले मेरो फर्स्ट प्रडक्टको पोजिटिभ एक्सपिरियन्स सेयर गर्नु पर्दा चाहिँ म ब्युटी प्रडक्ट्समा पनि लिप्सटिकको दिन चाहन्छु किनभने लिप्स चाहिँ हाम्रो बडिको एउटा ब्युटिफुल पार्ट हो र यसलाई सिँगार्ने प्रडक्ट पनि राम्रै हुनु पर्छ होइन मार्केटमा धेरै प्रकारका लिप्सटिकहरू पाइन्छ त्यसै कारण हामीले राम्रो प्रडक्ट चुज गर्नु पर्ने हुन्छ मैले मेरो फर्स्ट प्रडक्ट एक्सपिरियन्स भन्नु पर्दा चाहिँ जस्ट हब्सको लिप्सटिकको बारेमा भन्न चाहन्छु किनभने यो क्रुयल्टी फ्री पाराबिन फ्री अनि भिगन पनि रहेछ यसको एप्लिकेसन पनि स्मुथ थियो अनि धेरै समयसम्म लास्ट पनि हुन्थ्यो यसको सेड्सहरू पनि इन्डियन स्किनमा मजाले सुट हुने थियो अनि दाम पनि निकै अफोर्डेबल थियो